म आफ्नो तस्बिरहरू सोसल मिडियामा पोस्ट गर्छु किनभने सोसल मिडियाबाट चाहिँ अहिले हरेक कुरा थाहा पाइन्छ मतलब अब हामी कहीँ घुम्नु गएको छौँ भने भने पनि हामी फोटो हाल्छौँ ए मेरो साथी त यहाँ घुम्नु गएको रहेछ हौ आज ओई तँ कहाँ गएको थिइस् भन्ने कुराहरू थाहा पाइन्छ घरमा केही कार्य गर्दा पनि हामी सोसल मिडियामा फोटो हाल्छौँ केही घटना भयो भने पनि हामी सोसल मिडियामा फोटो हाल्छौँ त्यसले गर्दाखेरि चाहिँ मलाई यो सोसल मिडियातिर चाहिँ फोटोहरू हाल्नु पोस्ट गर्नु राम्रो लाग्छ